दार्जिलिङ जिल्लामा चाहिँ मुख्य शैक्षिक संस्थाहरू चाहि सरकारी स्कुलहरू ज्यादा मात्रामा छन् भने प्राइभेट प्राइभेट स्कुलहरू पनि धेरै मात्रामा छन् जस्तो कि सेन्ट पल सेन्ट पल होइन माउन्ट हार्मन यी अझै अरू अरू धेरै स्कु प्राइभेट स्कुलहरू छन् भने सरकारी चाहिँ महारानी बर्डिङ सेन्ट टिरिजा सेन्ट रबर्टजस्ता सरकारी स्कुलहरू पनि रहेका छन् र सरकारी स्कुलहरूमा चाहिँ शुल्क एकदम यहाँका दार्जिलिङका सिम्पल मानिसहरूले पढाउन सक्ने आफ्ना छोराछोरीलाई पढाउन सक्ने प्रकारकै छन् भने प्राइभेट स्कुलका शुल्कहरू चाहिँ अलिकति महँगो नै रहेको पाइन्छ र मानिसहरूले यहाँ मानिसहरूले मन पराउने पाठ्यक्रमहरू चाहिँ ह्युम्यानिटिजहरू नै ज्यादा रहेको सायद पाइन्छ अनि विज्ञानका विषयहरूलाई पनि गणितहरूलाई पनि मन पराए तापनि मानिसहरूले अधिक मात्रामा रूचाएको भने आर्ट्सहरू नै रहेको छ